ए ए हजुर सर हजुर सर ए ला हजुर हजुर ला के भएको छ हजुर हजुर मैले त राम्रै खाना खुवाएर पठाएको हो हजुर ए हजुर त्यहाँ हजुर हजुर ए हजुर सर त्यहाँनिर त्यहाँ स्कुलको छेउमा कतै क्लिनिकहरू छ भने प्लिज तपाईंँरूले त्यहाँ लगिदिँदै गर्नुहोस् ल म आउँछु लिनु हुन्छ हुन्छ म फिफ्टिन मिनटमा आइपुग्छु नि ए हुन्छ सर थ्याङ्क यू हवस् हुन्छ